अवश्य लाग्छ किनभने अहिले अब अहिले मैले हेर्दाखेरि चाहिँ पहिलाको पहिलाको जेनरेसन र अहिलेको जेनरेसन धेरै नै डिफ्रेन्स छ किनभने पहिलाको अब अब बाजेबोजूहरू होइन बाहिरतिर जानुहुन्थ्यो बाहिरतिर जानुहुन्थ्यो उनीहरू पुरा अब गुम्बातिर जानुहुन्थ्यो मन्दिरतिर जानुहुन्थ्यो अब होइन जुनै पनि एउटा जुनै पनि धार्मिकहरू मान्नुहुन्थ्यो र उनीहरू धेरै नै उयो गर्नुहुन्थ्यो र अहिलेको सिचुएसन अहिलेको सिचुएसन चाहिँ कस्तो छ भने अहिलेको मान्छेहरू त्यति साह्रो खोई म त गएको देख्दिनँ जाँदैन पनि होइन अहिलेको अहिले भयो पहिलाभन्दा चाहिँ अहिले धेरै नै कम्ती भएको छ यो धार्मिकहरू होइन अन्त यस्तो पहिला नै राम्रो थियो पहिलाको त्यस पहिलाको धार्मिक नै राम्रो थियो अहिलेको त्यस्तो चल्ती छैन अहिलेको मान्छेहरू अहिलेको केटाकेटीहरू जानु खोज्दैन जस्तो धार्मिकहरू मान्नु खोज्दैन र पहिला नै राम्रो थियो पहिलाको मान्छेहरू चाहिँ धेरै अब मन्दिरतिर जान्थ्यो होइन पहिलाको धार्मिकहरू मान्थ्यो अहिलेको मान्छेले मान्नु खोज्दैन होइन तर यो पनि राम्रो होइन मानेको राम्रो हो तर खोई उनीहरू उनीहरूले गर्नु खोज्दैन र त्यसमा नै डिफ्रेन्स छ नम्बर वान कुरा होइन नम्बर टु पहिलाको पहिलाको पुस्तकहरू नै धेरै पुस्ताहरू नै अब धेरै डिफ धेरै पुरानो हुन्थ्यो र अहिलेको धेरै राम् धेरै पुराण अहिलेको चाहिँ पुरै अगाडि बढेको छ सो अहिले पुरै डेभ्लप भएको छ पहिलाको भन्दा यही नै हो जुनै कुरोमा पनि पहिलाको भन्दा अहिले धेरै नै डेभ्लप भइरहेको छ त्यही नै हो कुरा

डेभ्लप भएर सब कुरामा नै डेभ्लप भएको छ यो कुरा होइन र यो धार्मिक कुरामा पनि डेभ्लप भइरहेको छ अहिले मान्छेलाई